आफ्नो मान्छे आफ्नो मान्छे हो हो अब त्यसको त्यो चलचित्रको नायकहरू चाहिँ दिलिप रायमाझी र श्रीकृष्ण हो नायिकाहरू चाहिँ निरुता र बिपना थापा छ त्यही भएर मलाई चाहिँ अब त्यो चलचित्र चाहिँ पुरा मनपर्छ